औ दिदी सुन्नु न टिभी ल्याउँ भनेको म आज कि यहाँ बजार आएको बेलामा डिस्काउन्ट लागिरहेको रहेछ कि कुन चाहिँ कुन चाहिँ ल्याउनु हौ सोध त आमालाई पनि अँ सोधिदेउ न एकताल ल्याउँछ हरे होइन नसोध कि ल्याउँछ अरे टिभी त्यसले मात्रै भनिदेउ न ल इन्सटलमेन्टमा अरे कि कुन चाहिँ साइजको ल्याउँ हौ त्यही त थुप्रै रहेछ कि म तिमीलाई फोटो पनि पठाउँछु वाट्सएपमा एकताल हो अन्त साइजहरू चाहिँ त्यही त मलाई त्यस्तो थाहा छैनन् साइजहरू कति कतिको ल्याउनुपर्ने हौ भनेको छैन नि मैले त यहाँनिर त्यो डिस्काउन्ट लागिरहेको छ र चाहिँ ल्याउँ कि भनेर नि त्यो घरको एकोहोरो बिग्रिन्छ अन्त आमा मात्रै त हो टिभी हेर्ने अन्त चाहिँ कति कति कति साइजको ल्याउँ होला हौ छत्तिसहरूको हुन्छ होला है अँ त्यही त बेसी ठुलो त अँ टाढोबाट हेऱ्यो भने मात्रै राम्रो नजिकबाट छिरछिर हुँदोरहेछौँ पुरा अँ ए ल छत्तिसहरूको कि म एकताल दाम उयो गर्नुपऱ्यो हौ अन्त इन्सटलमेन्टमा रहेछ नि थुप्रो रहेछ फोन पनि किन्छौँ भने चाहिँ अब फोन पनि किनिहाल अँ बजारमै हुन्छु म कि अन्त म त्यो टिभीको चाहिँ अलिकति त्यो हेरिहाल्छु हो हेरेर चाहिँ त्यहाँदेखिको कहाँनिर भने नि त्यो उइसमा छ है मेन रोडको त्यहाँनिर टिभी दोकान छ नि त्यहीँनिर हुन्छु अँ ओउम् खै बाहिर त हेरिनँ मैले ओमकारै होला कि त्यहाँ टिभी दोकान रहेछ एउटा ठिकै अँ टिभीमा चाहिँ अलिक धेरै रहेछ हो अन्त डाउन पेमेन्ट पनि जिरोमा पनि दिने रहेछ नि त इन्सटलमेन्ट चाहिँ महिनाको अलिक राखिदिने रहेछ अन्त डाउन पेमेन्ट गर्नुपर्दैन रहेछ जिरोमा रहेछ अन्त फोनहरू चाहिँ अलिक बेसी बेसी नै रहेछ हौ फोन चाहिँ त्यस्तो बेसी ए फोन चाहिँ त्यस्तो बेसी डिस्काउन्ट छैन त्यही छ हौ अहिलेकै त्यही के हरे उयोहरू छ हौ रियलमी स्यामसङ रहेछ अन्त थुप्रो छ मोटोजी भन्नेहरू पनि रहेछ टिभी पनि थुप्रो छ टिभी पनि म हेर्छु कि स्यामसङै ल्याउनु होइन त्यसो भए अँ त्यही त म सोध्छु नि राम्रोसँगले कि यहाँनिर बुझेर त्यत्ति बेलासम्म तिमी आइपुग्छौ होला त्यहाँदेखि चाहिँ हेरेर लैजाऊँ न ल म हेर्दै गर्छु अरू पनि ल राखेँ ल अहिले